हेलो हिजो मैले सिरानीको खोल किनेको थिएँ एकदमै धो आज मैले धोएँ एकदमै नराम्रो पातला रङ पनि गयो हामीले पनि दुःख गरेको पैसा हो त्यसरी दाम लिएपछि राम्रो दाम लिएपछि राम्रै चिज दिनुपर्छ ल भाइ फेरि फेरिको बाटोम राख्नुहोस् फेरि यसो हेर्दा त फेरि आउँ जस्तो लागेको थियो तर नहुने रहेछ ल भाइ अलिक राम्रो चिज बेच्नुहोस्